स्वच्छ भारत अभियान भनेको चाहिँ है हामीले सुनेको छौँ है तर अब के अरे अब मोदी सरकारबाट सुरु भएको है यो स्वच्छ भारत अभियान है हामीलाई एकदमै राम्रो लाग्छ है तर आ हामी चाहिँ अब गाउँघरमा बसेकोले हामी चाहिँ अब गाउँघरमा चाहिँ हामीले आ पहिल्यैदेखिको अब यसरी कामहरू गर्थ्यौँ है जस्तै अब एसएचजीहरू भयो है हुन्छ है हामी एसएचजीहरू मिलेर है गर्ने गर्छौँ त्यति मात्रै नभएर हामी गाउँघरको है समाजहरू है मिलेर पनि हामीले साफसफाइहरू गर्छौँ गाउँ वरिपरि है साफसफाइ गर्छौँ र हामीले चाहिँ अब एकदमै बेसी पहिलादेखिको चाहिँ अब हामीले गाउँघरलाई साफसफाइ राख्नुपर्छ भन्ने चाहिँ अब हाम्रोमा थियो हाम्रो हामीलाई सिकाएको थियो है र हामीले पनि त्यो कुरालाई सिकेर चाहिँ अब हामीले पनि त्यो कुरालाई गर्छौँ है तर पनि अब कत्तिवटा कुरो चाहिँ अब हामीले कत्तिवटा सुधारहरू अब गर्नुसकेको छैनौँ है तर पनि हामीले चाहिँ अब गर्ने इच्छाहरू चाहिँ राखेको छौँ है साफसफाइहरू चाहिँ गर्छौँ है कत्ति अब नानीहरू भयो है जस्तै अब अहिले हाम्रो नानीहरूले पनि है नयाँ पुस्ता भन्ने हाम्रो नानीहरूले पनि एउटा उयो गरेको छ है जस्तै उयो भन्नु नानीहरूले अब नयाँ पुस्ताको नानीहरूले पनि यहाँनिर साफसफाइहरू है उनीहरूले महिना है महिना महिनामा विशेष गरेर चाहिँ अब यो सफा गर साफसफाइ भन्दाखेरि चाहिँ हामीले यो अब बर्खाको टाइममा चाहिँ अब बेसी साफसफाइहरू गर्नुपर्ने हुन्छ है त्यति बेला चाहिँ नानीहरूले पनि गरिरहेको हुन्छ है साफसफाइ है त्यति अन्त एसएचजीहरूले पनि मिलेर है साफसफाइहरू गर्छौँ अरू सुधारहरू गर्नुपर्ने पनि धेरै छ यहाँनिर